मेरो नेपालीको मनपर्ने कवि चाहिँ लक्ष्मीप्रसाद देवकोटा हो अन्त उनले लेखेको चाहिँ मलाई कुन चाहिँ किताब मनपर्छ भन्दाखेरि मुनामदन भन्ने किताब छ होइन एउटा कस्तो अब नोबल टाइपको हो होइन त्यसमा त्यो चाहिँ मनपर्छ अब त्यो कथामा चाहिँ के भनेको छ भन्दाखेरि

मुना चाहिँ ए मदन चाहिँ साथीभाइहरूसँग पैसा कमाउन भुटान गएको हुन्छ अन्त घरमा चाहिँ एउटी बुढी आमा उसको मदनको बुढी आमा र मुना मात्र हुन्छ होइन अन्त मदन जान्छ पैसा कमाउन उता भोट जान्छ पैसा कमाउन अन्त फर्किँदाखेरि चाहिँ मदन चाहिँ बिमार हुन्छ बाटामै होइन अन्त त्यहाँदेखि चाहिँ त्यहाँको भोटेहरूले चाहिँ मदनलाई स्याहार्छ बिमार बिमार छ भनेर स्याहार्छ होइन मजाले स्याहारेर स्याहार सुसार गरेर त्यहाँदेखि चाहिँ मदनलाई चाहिँ स्याहार्छ अन्त त्यहाँदेखिको चाहिँ त्यहाँदेखि चाहिँ मदन जब घर फर्किन्छ त्यति बेला चाहिँ आमा आमा चाहिँ पनि मरिसकेको हुन्छ अन्त मुना पनि मरिसकेकै मरिसकेको हुन्छ यो कथामा अब भन्नैपर्यो भने चाहिँ लक्ष्मीप्रसाद देवकोटाले चाहिँ हाम्रो नेपाली जातिको मान्छेहरू चाहिँ कसरी अब कसरी दु ख गरेर चाहिँ कति दु ख गरेर कति बलिदान कति त्याग गरेर चाहिँ बस्नु परिरहेको छ संसारमा भनेर अब त्यो देखाएको अब त्यो भन्नु अब त्यो लेख्नुभएको छ लक्ष्मीप्रसाद देवकोटाले अब अब एक दिन अब हामी नै अब मदन जस्तै अब बाहिर कहीँ पैसा कमाउन गयौँ अरे घरमा हाम्रो बुढी र आमा मात्र छ अरे र त्यहाँदेखि हामी जब उताबाट पैसा कमाएर घर फर्किन्छौँ अन्त त्यति बेला घर फर्किँदाखेरि त नसुन्नु नदेख्दाखेरि न आमा देख्छ न बुढी देख्छ अन्त कस्तो दु ख पिर हुन्छ आफ्नो बुढीको अब अन्तिम समयमा आफ्नी आमाको अन्तिम समयमा पनि आफू बस्न पाएन उनीहरू त अब अब उनीहरूलाई गाड्नु पाएन माटो हाल्नु पाएन भनेर होइन लक्ष्मीप्रसाद देवकोटाको चाहिँ यो मुनामदन ए मुनामदनको कथाको चाहिँ यो यो भनेको यो सताएकोले चाहिँ मलाई लक्ष्मीप्रसाद लक्ष्मीप्रसाद देवकोटा चाहिँ एकदम मनपर्ने कवि लेखक कथाकार हो अन्त उसको मुनामदन भन्ने चाहिँ सबसे भन्दा मनपर्ने चाहिँ मलाई मुनामदन हो किनकि अब त्यो कथाले चाहिँ मेरो मन अब लोभ्याएको छ नि त अब त्यो कथा त्यो कथा सुनेर चाहिँ अब मलाई एकदमै खुसी लाग्छ होइन त्यही हो